हजुर ए नमस्ते हजुर ए हजुर भन्नुहोस् हजुर ए हजुर कति बजी कति तारिख लानुहुन्छ ए यही मन्थ कहाँनिर लानुहुन्छ ए हजुर हजुर ए हजुर पैसाहरू चाहिँ कति पठाइदिनु हजुर ए हुन्छ यो सत्ताइस तारिख भन्नुभयो है ए हुन्छ त्यसो भने उम् हुँदैन त्यस्तो त केही पनि हुँदैन ए हुन्छ म पठाइदिन्छु नि ल हुन्छ थ्याङ्क यू ए हजुर कति बजीतिर आइपुग्नुपर्छ होला हजुर ए हुन्छ हुन्छ म ल्याइदिन्छु नि सात बज्नुभन्दा अगाडि नै ल